अल पश्चिम बङ्गालमा मनाउने जम्मै सांस्कृतिक अब परम्परा चलनहरू त म भन्न सक्दिनँ तर अब पश्चिम बङ्गालअन्तर्गत पर्ने दार्जिलिङ कालेबुङ क्षेत्रमा मनाइने जुन सांस्कृतिक पर्व चाडहरू छ त्यो विषयमा अलिकति भनिदिउँला होइन जस्तै अब के हुन्छ अब गोर्खाहरूको सबैभन्दा ठुलो कुरो दशमी विजय दशमी होइन दसैँ टिका लक्ष्मी पूजा अब देउसी देउसी भैलो खेल्ने अब एउटा सांस्कृतिक पर्वहरू छ त्यो कुराहरू भयो त्यो सँगसँगै अब अहिले त अब त्यो जातगत विभिन्न प्रकारको गोष्ठीहरू निस्केर अब राईले साकेवा मनाउने तामाङले के अरे यो ल्होसार मनाउने यस्तो कुराहरू त अहिले पुरा चलन चल्तीमा छ अब त्यसमा पो प्रतियोगिता जस्तो भइसकेको छ होइन अन्त अब अरू कुरा त त्यस्तै हो अब दुर्गा पूजाहरू पनि मनाइन्छ माथि अब जत्तिको मधेसमा मनाइन्छ त्यत्तिको होइन अब माथि बरू बुद्ध जयन्ती मनाइन्छ हनुमान जयन्ती मनाइन्छ होइन त्यो दिन अब स्कुलहरू पनि छुट्टी दिइन्छ स्कुलले त्यस्तो प्रकारले नानीहरू सबै त्यो पर्वहरूमा गएर अब एक प्रकारले अब आनन्दित हुने खुसी हुने दिनहरू नानीहरूको लागि हुन्छ त्यस्तै हो